अब बाइक भन्ने कुरो चाहिँ सबैकोमा हुनु जरुरी छ अहिले कतिवटा हाम्रो राम्रो काम गर्छ बाइक छ भनेदेखि चाहिँ धेरै कुरोको सुविधा हुन्छ तर बाइकलाई चलाउँदाखेरि पनि जान्नु पऱ्यो जहाँसुकै चलाउनु भएन मनपरि जहाँसुकै कुदिरहनु भएन किनकि अहिलेको महँगाइमा तेलको दाम धेरै अब महँगो भइसकेको छ र अब यसले जहाँसुकै कुदायो धेरै तेल खर्च हुन्छ र पैसा रुपियाँको पनि खर्च हुन्छ यसले गर्दाखेरि र बाइक कुद्दाखेरि अब बाइक छ भने पनि अब त्यसलाई सदुपयोग गर्नु पर्यो किनकि एउटा अब आफू त एउटा कुदाउँदाखेरि स्पिड कुद्नु भएन किन एक्सिडेन्टहरू हुने डर हुन्छ आफू रोङ साइड ए राइट साइडमै एउटा सही दिशामै एउटा आफ्नो लाइनमै कुदे तापनि कोही बेला उताबाट रोङ साइडतिर आएर एक्सिडेन्ट कति बेला हुन्छ त्यो थाहा हुँदैन र अब यसमा चाहिँ आफ्नो पनि क्षति हुन्छ उनीहरूको पनि क्षति हुन्छ ज्यान मालको नोक्सान हुन्छ र बाइक छ भने पनि यसलाई सदुपयोग ठिकैको स्पिडमा आफूलाई नियन्त्रण गर्नु सक्ने स्पिडमा कुदाउनु पर्यो त्यसले गर्दाखेरि चाहिँ अब आफ्नो सबै अब धन माल ज्यानको पनि बचत हुन्छ ज्यान जोगिन्छ र यसलाई सदुपयोगमा ल्यायो भने चाहिँ बाइक चाहिँ एकदमै राम्रै हो हाम्रो समाज स गाउँघरको लागि मान्छेहरूको लागि चाहिँ बाइक हुनु चाहिँ जरुरी नै हो यो मेरो विचारमा चाहिँ लाग्छ